अहिलेको समयमा कामहरू कहीँ पनि पाइहाल्छ गाउँको मान्छेहरू सहर आए भने उनीहरूले काम पाउन सक्छ त्यसै मध्यमा काम गर्नु नै छ भने मान्छेहरूले कहीँ पनि आफ्नो एउटा आइडिया लगाएर काम गर्नुसक्छ